अब म चाहिँ मेरो परिवारमा कसै बिमारी भयो भने चाहिँ म एकदम सादा खाना पकाएर दिन्छु होइन त्यो खाँदाखेरि चाहिँ अब जो बिमार छ उहाँलाई चाहिँ केही पनि नहोस् न अब है नबिझाओस् न त्यस्तो खालको खाने कुरा पकाएर दिन्छु जस्तै अब सादा सब्जी सादा खाना सादा खोलेहरू पकाएर होइन डक्टरहरू देखाउनु जाँदाखेरि पनि डक्टरहरूले पनि त्यही भन्छ सादा खाना दिनु पिरो नहालेको अदुवा लसुनहरू नहालेको जिरा नहालेको मुसुरी दालहरू त्यस्तोहरू अब बिमारहरू हुँदा अब खानु पनि हुँदैन होइन अब एकदम सादा झोलहरू सुपहरू दिनुपर्छ होइन अब नर सुपहरू यस्तै सुपहरू दिनुपर्छ जो बिमारीलाई एकदम हेल्दी राख्छ त्यस्तै अब नबिझाउने कुरा एकदम सादाहरू दिन्छु म मेरो फेमेलीलाई फेमेली कोही बिमार हुँदा एकदम सादा खाने कुरा दिन्छु